हलो ए बैनी हामी आज एकछिन घुम्नु निस्किनुपर्छ होला हौ चौरस्तातिर है हजुर यसो घरमा बसेकोले वाक्कै भयो कि अनि अस्ति त बैनी आएनौ त कति हामी गयौँ चौरस्तातिर यसो इभिनिङ वाकतिर

ए अँ अँ ए अँ हामी त अँ पाँच बजेतिर निस्कौँ कि अनि त यसो मालरोड एक चक्कर लगाऔँ चौरस्तामा एकछिन बसौँ है घरमा बसेकोले नि वाक्कै भइसक्यो नि त

नानीहरू एकछिन लानुपर्छ होला हो है नानीहरू पनि कति पढोस् मात्रै घरमा मात्रै बस्छ हो फोन मात्रै हेर्छ अँ लगौँ न त है नानीहरू पनि अँ यसो रमिता हेर्नु पनि हुन्छ रमिताहरू हेर्नु पनि हुन्छ नि है ए हुन्छ अहिले म कतिबेला अब पाँच बजेतिर निस्क्यो भने ठिकै हुन्छ होला हौ है

ए हुन्छ हुन्छ यहाँ तल यहाँ तल्लोपट्टिको बैनीलाई पनि भन्छु अँ अँ

ए अँ ल ल ल त्यसो भए म अहिले कल गर्छु नि त ल हुन्छ हुन्छ बैनी राखेँ अहिले गर्दैछु ल हुन्छ हुन्छ